हजुर मलाई खाना पकाउनु त त्यति टाइम लाग्दैन अहिले त यता ग्यास चुलामा पकाइन्छ एकपट्टि भात बसाएर अर्कोपट्टि प्याज टमटरहरू काटेर सब्जीहरू काटेर पकाउने गरिन्छ र मलाई त्यसमा चाहिँ खाना पकाउँदा बेसी भनेको आधा घन्टा लाग्ने गर्छ र मलाई अहिलेसम्मको चाहिँ जटिल चाहिँ मलाई के पकाउँदाखेरि लागेको छ भनेदेखिलाई कुखुराको मासु पकाउँदा चाहिँ मलाई अहिलेसम्म निकै समय लागेको छ मैले त्यो कुखुराको मासु बनाउनु मलाई त्यस्तो आउँथेन साह्रो लाग्थ्यो त्यसमा चाहिँ मलाई पुरा जटिल लागेको थियो तर पनि मैले त्यसमा प्रयास गरिरहे मजाले बनाउनु कोसिस गरेँ